हेलो हजुर हजुर हजुर भन्नु होस् न हजुर ए हजुर हजुर गुम्बाहरू धेरै छ मङ्गल धाम छ त्यो चाहिँ अब प्रणामीको त्यो टुरिस्ट टुरिस्ट स्पोट हो अन्त दुर्बिन गुम्बाहरू छ घुम्नको लागि एकदम राम्रो ठाउँ पनि एकदम राम्रो सिइङहरू देखिन्छ हो गुम्बा पनि एकदम पुरानो भएको कारणले त्यहाँ धेरै मान्छेहरू घुम्नको लागि आउँछन् त्यो एक एकदम त्यसको धार्मिक विशेषता नै एकदम फरक छ त्यो गुम्बाको त्यही भएर पनि अनि हजुर हजुर होटेलहरू पनि छ होमस्टेहरू छ हजुर होटेल त अब धेरै महँगो महँगो पर्छ होमस्टेहरू बस्नु भयो भने चाहिँ अब सस्तो सस्तो पर्छ खानु खानु बस्नु अरू डेलोमा हनुमान् मन्दिरहरू छ हो हनुमान्को मूर्ति छ त्यहाँबाट त्यहाँ पनि साइड सिइनहरू गर्ने ठाउँहरू छ अन्त गुम्बा पनि छ डेलोमा भगवान् बुद्धको मूर्ति छ त्यहाँ तपाईँ घुम्नु आउनु सक्नु हुन्छ त्यस बाहेक काली मन्दिरहरू छ आठ माइलमा धेरै छन् त्यस्तो मन्दिर र गुम्बाहरू त तपाईँ आउनु सक्नु हुन्छ नि तपाईँ हजुर तपाईँहरू कहिले आउनु हुन्छ अनि कतिजना आउनु हुन्छ मलाई कन्फर्म गर्नु होस् न हजुर हजुर ए हुन्छ हुन्छ तपाईंहरू कहिले आउनु हुन्छ कन्फर्म गर्नु होस् गाड़ीहरूको प्रबन्धहरू हामी गरिदिइहाल्छौँ ल हुन्छ हुन्छ